तोरीको तेल तोरी कुटेर बेसरी फुलो बनाएर एक रात राखेर भोलिपल्ट कोल पेचा काठ ढुङ्गा सबै उ गरेर मज्जाले भुटेर त्यसलाई भुटेर मज्जाले पेचामा खाँदेर त्यहाँदेखि पेल्नु पर्छ अनि तेल आउँछ

मेलको चुक त मेलको चुक जो छ दाना फलेको त्यो चुक बनाउनुलाई दाना दानै उसमा कोलमा राखिदियो काठले चेप्यो चेपे पछि सबै उसको रस आउँछ त्यो फ्याकिदियो अर्को लायो अर्को पेल्यो अर्को त्यसै गर्नु पर्छ

त्यसलाई पकाएर एकदम कुदो जस्तो बनाएर एक घण्टा दुई घण्टा पकाउनु पर्छ र मात्रै त्यो पक्का चुक हुन्छ

त्यो चुक त्यही डाइरिया डिसेन्ट्री अनेक किसिम बिमारहरू भएको उसमा चाहिँ ठुलो दवाई हुन्छ

मैले खाएको छु त्यो गरेको नि छु

मैले बनाएको नि छु